हेलो अँ दिपु ए सुन न हौ यहाँ त रड्डी भयो त हौ हिजो त्यो जुन मैले जुत्ता किनेको थिएँ नि मगाएको थिएँ नि किनेको होइन तिमीलाई कुरा गरेँ नि हौ मैले तिम्रो पनि कहाँ छ हौ दिमागहरू बिर्सिहाल्ने अँ त्यो जुत्ता हौ यहाँ रड्डी भयो नि हौ के भयो भन त त्यो जुत्ता चाहिँ अब मैले तिमीलाई पूरै दिए है दुनियाँभरको कुराहरू गरेँ तर त्यो जुत्ता चाहिँ लास्टमा मै धोका भएँ नि लास्टमा त्यो जुत्ताको त भित्र त त्यो हुन्छ नि त्यो काँटीहरू निस्केको रहेछ काँटी पो ठोकेको रहेछ हो रड्डी भयो त्यो जुत्ता मलाई त त्यो लाएर हिँड्दैथिएँ होइन हिँड्दै गर्दा चस्सै घोच्यो नि त म त बोर्ड पिन पो पस्यो होला भनेर यस्तो हेरेको त मुनिबाट त पूरै काँटी ठोकेको रहेछ हो त्यो काँटीले त आममम कस्तो मेरो त यहाँ पाइताला घोचेर कस्तो भयो नि भरे त्यो इनर सोल हेरेको त काँटी चाहिँ अलग्गै अलग ठोकेको रहेछ मुनिबाट हो अन्त रड्डी भयो नि हौ यो जुत्ता त बेकारको रहेछ नि हौ झन्डै तिमीले पैसा चाहिँ दिएको थिएन नभए त म त तिम्रोलागि नि मगाइदिउँ भनेर सोचिरहेको थिएँ कि रड्डी रहेछ है यो जुत्ता त होइन हौ त्यही त मैले पनि भनेको थिएँ नि तिमीलाई अब तिमीलाई पनि मैले हेरेको हो त त्यहाँनिर होइन अब यस्तो छ भनेर के थाहा अब सबै त्यो इनर सोलहरू खोलेर त कहाँ हेरेँ त हौ मैले अन्त हैत तेरिका रड्डी भयो नि भित्र काँटी ठोकेको रहेछ हौ यिवनीहरूले त अन्त त्यस के लगाएको हो त्यो मुनिबड त्यो टाल्ने गमहरू पनि उक्यो अन्त डेन्ड्राइट लगाएको हो कि के हो साँच्ची नै हो रहेछ हौ यो अनलाइन राम्रो हुँदैन रहेछ मनपरेन हौ मलाई पनि डुबेँ नी अब अन्त रिफन्ड कसरी गर्ने अब रिफन्ड गर्नु भनेको तिमीले रिफन्ड खै अब हिनि ट्राई गर्नु पऱ्य हौ है साँच्ची है सोध्नुपऱ्यो हौ म गएर रिफन्ड भयो भने त रिफन्ड गरिदिनु पऱ्यो हौ यस्को कति दिन हुन्छ हौ रिफन्ड गर्ने टाइम चाहिँ कति दिनसम्म पो हुन्छ ए चौध दिन है ए ल ल म सोध्नु पऱ्यो हौ त्यो भाइलाई है त्यो ल्याउने भाइलाई म कल गरेर सोध्छु हौ अँ यो जुत्ता राम्रो छैन रहेछ तिमी किन्नु आँटेको थियौँ ए नमगाएर त्यहीँ जान्छु भनेको गएर हेर न अन्त त्यो जुत्ता त्यहाँ दोकानमा छ त अन्त त्यो दोकानको पो बरूभन्दा राम्रो होला है त्यो हेर त तिमीले यो अनलाइन मगाको त बेकारको रहेछ बेकारको अँ त्यहाँ गएर हेर कि भरे अन्त मलाई पनि भन ल फोन गर ल मलाई पनि त्यो सेम टु सेम है तिमीलाई मैले पठाएको छु नि फोटो त्यो लोगेर यसो हेर कि म्याच गर कि सेम टु सेम हो भने चाहिँ तिमीले त्यसको सबै खोलेर हेर ल भित्र अन्त छैन रहेछ भने म लिएर आउँछु ल त्यो भैयासँग पनि बात गरौँ न उसले चाहिँ कहाँबाट ल्यायो अन्त यो जुत्ता चाहिँ कसले बनाएको यस्तो यस्तो भनेर अँ फ्रड हुँदोरहेछ नि हौ कहाँ थाहा थियो त हौ मलाई अँ ठिकै हो अब चाल पायो नि फेरि फेरि अब एकदम हेरेर मात्रै किन्नु पर्ने रहेछ हौ सबैले दामी हुन्छ अनलाइनमा पैसा हालेको त दामी आउँछ है पैसा कम्ति हालेको पो राम्रो आउँदैन अब अलिक ब्रान्ड भएकोहरू त दामी आउँछ त भन्यो यी देखाइहाल्यो नि यी अब चाहिँ जोगिएर किन्नुपर्ने रहेछ ल ल त्यहाँ जाऊ कि तिमी त्यो जुत्ता हेर हो अन्त मलाई पनि फोन गर न ल यसले चाहिँ धोका दियो है मलाई एकदमै रड्डी भयो